हेलो मैले तपाईँको नम्बर पाएको थिएँ कि तपाईँले मलाई गुम्बाहरू कालिम्पोङको त्यो घुमाइदिनु सक्नुहुन्छ म सिक्किमबाट आऊँ भनेको नि त कालिम्पोङ घुम्नको लागि कि मेरो नाम प्रणय

घुम्नु आउनुहुने ए घुम्नु आउने हजुर हजुर हजुर हजुर हजुर

कति रुपियाँ पाँच सौ रुपियाँ हजुर हजुर अरू हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मैले त्यो ए दुर्पिनको बारेमा अलिअलि सुनेको हजुर हजुर हजुर हजुर अरू जग्गाहरू हजुर कतातिर हजुर हजुर कता कता सुनेको जस्तो लाग्छ हजुर हजुर त्यता त चिसो हुन्छ है हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर अरू अरू छैन कालिम्पोङमा बजारैमै बजारतिर हजुर हजुर हजुर हजुर हजुर हजुर यता उँभोतिर पनि छ भनेको सुनेको थिएँ मैले है उता तिरपाईतिर ए हुन्छ हुन्छ म तपाईँलाई भेट्छु नि कल गर्छु नि आउने दिन कन्ट्याक्ट सेभ गरिराख्नुहोस् हुन्छ हवस् त नाम प्रणय तामाङ हुन्छ